भाइ तिमीलाई त मैले त यहाँसम्म त ल्याइदिनु त भयो होइन तर यस्तो पैसा मलाई माग्छौ भनेर सोचेको पनि थिइनँ तिमीसँग तर तिमीले त मलाई यत्रो पैसा माग्यौ है मैले त तिमीलाई विश्वास पनि गरेको थिइनँ यस्तो पैसा माग्छौ भनेर अब हामी त दिउँला तिमीलाई पैसा तर हामीभन्दा दरिद्रता होइन कतिजना बुढापाका मानिसहरू हुन्छ त्यति बेला चाहिँ तिमीले के गर्छौ भन त यति बेला यहाँ आएर यो मुमेन्टमा तिमीले हामीलाई यस्तो अवर पाऱ्यौ अब यति बेला पैसा माग्छौ तिमीले पहिला त तिमीले कम्तीमै दिन्छु भन्दै थियौ त अहिले चाहिँ किन यस्तो जल्दबाजी गर्दैछौ यहाँ आएर चाहिँ हामीलाई यस्तो त गर्नु राम्रो होइन त ठिक होइन त तिमीलाई त अन्त हामीले त बिचारा एउटा है अँ गाडी चलाउने व्यक्ति बिचारा दु ख गरेको छ भनेर चाहिँ हामीले चाहिँ तिमीलाई घरमा पनि तिम्रो दु ख छ भनेर त तिमीलाई नै हामीले गाडी मगाए तर तिमीले अहिले चाहिँ हामीलाई यस्तो गर्दैछौ पैसाको लागि एस्तो तानातानी गर्दैछौ हामी पनि त तिम्रै क्षेत्रको मान्छे हो तिमी जस्तै त हो हामी पनि तिमीले यस्तो नगर न भाइ बुझ न अलिकति त हाम्रो पनि त दु ख छ हामीलाई पनि त पैसा रुपियाँको दु ख छ त्यो त थाहा छ त तिमीलाई पनि तिमी हाम्रै गाउँको मान्छे भएर नि किन यस्तो गरेको भाइ ल ल